हजुर मेरो जीवनकालमा भएको तक्निकी परिवर्तनहरू त धेरै नै छ है जस्तै कि म सानो हुँदाखेरि मलाई अझैसम्म पनि थाहा छ कि त्यो समयमा रेडियोहरू थियो है सबै अब ठुलोहरूले चाहिँ हाम्रो मेरो आमा बाबाहरूले अरूहरू जति पनि नेबर्सहरूले चाहिँ जहाँसम्म थाहा भएको चाहिँ अब रेडियोमै है सबै न्युजहरू सुन्ने उहाँहरूले सुन्ने गर्नुहुन्थ्यो जस्तै कि स्पोर्ट्सहरूमा भन्नुपर्दा अब क्रिकेटहरू हुन्थेछ त्यो समयमा तर अब टिभी थिएन अन्त उहाँहरूले त्यो रेडियोमा बोलेकै मात्रै सुनेर पनि उहाँहरूले त्यो म्याचहरू है जित्यो कसले जित्यो कसले हाऱ्यो त्यो सबै थाहा हुन्थ्यो अनि त्यो भयो अनि टेलिफोन जस्तै अब पहिला हामी सानो हुँदाखेरि टेलिफोनहरू हुन्थ्यो प्रायः घरमा एउटा है सबैले त्यहीबाट चाहिँ अब टाढोमा भएको मानिसहरूसँग चाहिँ कन्ट्याक्ट गर्न सक्थ्यो नि त तर अहिले त्यो रेडियो रेडियोको बदली अहिले अब सबैको घरघरमा है एकदम टिभीहरू छ टिभी मात्रै होइन अब अहिले त टिभीको बदली पनि एकदमै एलइडीहरू भित्तामा झुन्डाएको देख्न सक्छौँ होइन अन्त त्यस्तै अब टेलिफोनहरूको बदली अहिले त सबैजनाको हातमा एक एकवटा एन्ड्रोइड फोनहरू हुन्छ है अनि त्यस्तो धेरै चेन्जेसहरू छ जस्तै उहिले काँटे घडी भित्तामा झुन्डाएको हुन्थ्यो भने अहिले सबै मानिसहरूको हातमा घडीहरू हुन्छ है अहिले त झन् स्मार्ट वचहरू निस्किएको छ त्यस्तोहरू चाहिँ अब अहिले एकदमै त्यो टेक्निकल डेभलोपमेन्ट चाहिँ एकदमै अहिलेको यो समयमा चाहिँ भएर गएको छ